हेलो ओ प्रेमी राई बोल्नुभएको म स्कुलबाट बोलेको होइन अब मैले तिम्रो एटेन्डेन्स हेरेँ कि तिमी एकदमै कम्ती प्रेजेन्ट रहेछौ किन त्यस्तो गरेको तिमीले होइन तिम्रो एटेन्डेन्स एकदमै कम्ती रहेछ होइन अन्त तिम्रो एटेन्डेन्स एटी पर्सेन्ट पुरा भएन चाहिँ तिम्रो रेडिस्ट्रेसन फिल गर्न पाउँदैनौँ तिम्रो एक्जाम पनि दिन पाउँदैनौँ बुझ्यौ र अब आउँदा चाहिँ तिमीले बेसी स्कुल एब्सेन्ट गर्दैनौँ अन्त एटेन्डेन्स चाहिँ राम्ररी पुर्याउँछौँ बुझ्यौ अन्त तिमीले विहेवियरको बारेमा पनि एकदमै सुन्दैछु कि तिमीले टिचर्सहरूलाई चाहिँ एकदम टेर्दैनौ अरे है होइन मैले स म्यामहरूले तिम्रो बारेमा एकदमै कम्प्लेन गर्नुहुँदै थियो कि तिमीले होमवर्कहरू पनि गर्दैनौ अरे राम्ररी पनि पढ्दैनौ अरे होइन मिसहरूले चाहिँ कम्प्लेन गर्नुहुँदैछ होइन अब चाहिँ तिमीले चाहिँ एकदम रेस्पेक्ट गर्नु अरूहरूलाई टिचर्सहरूलाई बुझ्यौ आफ्नो वर्कहरू पनि पुरा गर्नु अन्त एटेन्डेन्स एकदमै मोस्ट छ एटी पर्सेन्ट चाहिँ तिम्रो पुगेन भने चाहिँ तिम्रो रेजिस्ट्रेसन फिल गर्नु पाउँदैनौ र अब त्यसको लागि तिमीले अर्को वर्ष वेट गर्नुपर्छ बुझ्यौ अनि म्यामहरूलाई पनि एकदम रेस्पेक्ट दिएर उनीहरूले भनेको बातहरू टेर्छौ अनि तिमीले टेरेनौ भने चाहिँ हामीले चाहिँ एकदम अब कर कर परेर चाहिँ हामी तिम्रो पेरेन्ट्ससित बात गर्नुपर्छ बुझ्यौ अब चाहिँ तिमी स्कु स्कुल एब्सेन्ट गर्छौ भने पनि तिमीले चाहिँ हामीलाई पहिला नै इन्फर्म गर्नु बुझ्यौ अनि डक्टरको रिसिप्टहरू चाहिँ हामीलाई पठाउनु अँ अब चाहिँ एब्सेन्ट त्यसै पनि नहुनु नभए चाहिँ पेरेन्ट्सलाई भन्छु म ल ठिक छ अब यो तिम्रो फर्स्ट टाइम हो त्यही भएर म तिमीलाई यो पालि माफ गरिदिन्छु अब घरिघरि चाहिँ म माफ गर्दिनँ नि फेरि ल राखेँ